मैले जानेको खुद्रा बजारहरू भन्नुपर्दाखेरि जस्तै रम्फू खुद्रा बजार भयो तारखोला खुद्रा बजार अलगडा खुद्रा बजार भयो मसिना बजारहरूमा मसिना बजारहरू हुन् होइन हाम्रो हाम्रो भेकको अब हाम्रो यो दार्जिलिङ ए कालिम्पोङ जिल्लाभित्र परेका अब कालिम्पोङ बजार त अलिकति ठुलै हो त्यो त्यसलाई खुद्रा बजारमा गनिन मानिँदैन जस्तै लाग्छ होइन अनि साथै हालैमा चाहिँ हालैको वर्षमा चाहिँ अब यो तरकारीको मूल्यमा कस्तो परिवर्तन आयो भन्दाखेरि यो हालैको समयमा चाहिँ अब तरकारीको यो बर्खा वर्षाको टाइममा त तरकारी होइन सब्जीको मूल्य त आकासै छुन्छ छुन त तर यस हालैको यो वर्षमा यो समयमा चाहिँ टमाटरले चाहिँ अब आकाश साँच्चै नै आकासै छो छोयो भनुँ अब बरू सुन सस्तो होला टमाटर अहिले महँगो भएर गएको छ जस्तो लाग्छ किनभने गाउँठाउँ सबैजनाको एउटा सबैजनाले अब गरिब रेखादेखिन मुनि बस्नेहरूले त अब टमाटर किनेर खानुसक्ने अवस्था पनि छैन अहिले यस्तै छ यहाँको हालैको परिवेश अनि अनलाइन सपिङबारे चाहिँ म के भन्न चाहन्छु भने अनलाइन सपिङ राम्रै पनि हुन्छ जान्नेलाई राम्रै पनि छ अब जानेन भने त्यो केही छैन तर अनलाइन सपिङ अनलाइन सपिङहरूमा चाहिँ के हुँदोरहेछ भने कतिवटा चिज राम्रै पनि आउँछ तर कतिवटा चिज त त्यो फेक अब त्यो हुन्छ त्यो काम नलाग्ने चिजहरू पनि त आउँदोरहेछ नि त अनलाइनमा त त्यसले गर्दाखेरि अनलाइन अलिकति राम्रै पनि छ अहिलेको समयमा कतिवटा कुरामा फेरि त्यसमा अब त्यो झुक्याउने टाइपको सपिङहरू पनि हुँदोरहेछ भनेर मलाई लाग्दैछ लाग्छ किनभने म चाहिँ अब प्रायः अनलाइन सामान मगाउँदाखेरि चाहिँ अब घरको कतिवटा सामानहरू बल्बहरू मगाउँथेँ होइन त्यो कतिवटा सामान त राम्रो त राम्रो आएछ तर कतिवटा कुरा चाहिँ नराम्रो आएको छ अब त्यो त मैले रिटन ब्याक पनि गरिदिएँ उनीहरूलाई होइन कम्पनीलाई उनीहरूले लियो पनि